जमाना अनुसार डिजिटल कलामा उन्नति देखिरहेका छौँ हो यो मानिसले बनाएको कला जतिकै राम्रो त नहोला तर डिजिटल कला आफ्नो जगामा र मानिसले बनाएको आफ्नो जगामा राख्न सक्यो भने हामीलाई फाइदा हुन्छ जस्तो मलाई लाग्छ